मेरो मेरो जो पहिलो जो उमेर थियो उमेरमा मैले सबै गरेको थिएँ कविता लेखेको थिएँ मेरो उमेरमा मेरो उमेरमा कविता लेखेर निकै केटीहरू पनि मोहित हुन्थे एकदमै राम्रो थियो कविता कवितालाई मन मनपराउँथेँ म